घरमा एक दुइवटा गाई पालेको थियौँ गाई पालेर मात्रै पनि हुँदैन त्यसलाई स्याहार पुर्याउनु सक्नु पर्छ दाना पानी हरियो घाँस काटेर अनि घरमा मान्छे नभएको कारणले गाईहरू एक दुइवटा पालेको पनि हामीले अरूलाई दिएको छौँ कसैले अब एक वर्ष पाल्छ एक पालिको दुध खान्छ बाछा राख्छ फेरि उसले जिम्मा दिन्छ आफैँलाई त्यो गाई फेरि अर्कोलाई दियो अर्कोले त्यसो गर्छ एउटा गाईले चार वर्षसम्म अर्काकै घरको लागि सन्तान दिन्छ आफ्नो त एउटा माउको नाम मात्रै रहन्छ अब के गर्नु जिलै मास्नु त भएन एउटा एउटा त अब त्यसै पनि हाम्रो जातै त्यस्तो पऱ्यो मल र ए गहुँत र गोबरको जरुरी पर्छ हर कुरामा हाम्रो सानो सानो कार्यदेखि लिएर मराउ पराउमा सबै गाईकै मल अब मूत्र गहुँत र गोबरकै काम परेको कारणले गाई अब नपाली पनि सक्दैनौँ अर्काकै घरमै भए पनि आफ्नो एउटा गाईको नामै रहन्छ अनि बाख्रा पालेको छौँ एक दुइवटा के गर्नु मासु खसीको मासुको दाम अति नै महँगो भएर गएको छ अनि केही सानो अब चाडबाड आउँछ घरमा पालेको छ भने सजिलो पर्दो रहेछ चाहिएको बेलामा खान मन लागेको बेलामा खानेहरूले काटेर खाइहाल्छन् अनि त्यस्तै हो गाई गाई भन्दा बाख्रा पाल्न चाहिँ अलिक सजिलो फ्याट्टै पैसाको जरुरत पऱ्यो भने पनि बेच्न ओर्न सकिन्छ अनि गाईको लागि हो भने चाहिँ अब गाबिनो भए पछि पनि बा ब बेच्न मिल्दैन अब बाख्रामा चाहिँ खसी हो भने मान्छेलाई बेच्छु भन्दा किन्नेहरू आइहाल्छन् र बेच्न सजिलो पर्छ र गाई गोरु अनि कुखुरा त्यही हो अहिले अब चार सय रुपे साढे चार सय रुपे केजी यस्तो भन्छन् गाउँ बस्तीको लोकल पाल्न सक्यो भने अब कुखुराबाट पनि हुन्छ तर के गर्नु एक दुइवटा फैलिन थाले पछि देसन आइहाल्छ खोरै रित्तै बनाइदिहाल्छ बिना पैसैमै त्यो कारणले गाई गोरुमा त्यही हो बाख्रा पनि अहिले बगानको ठाउँमा बसेर पनि चितुवाले खोरैबाट कतिको ल लगिदियो खोलेर खेदाइसके पछि त्यो भरे आफ्नो खोर सम्झेर आउँछ कि आउँदैन त्यो पनि चिन्तित त रहनु पऱ्यो धनीहरू त्यस्तै छ गाई गोरुको पालनहरू पनि गाई गोबर गाई गोरु पाले पछि अलि अलि मलको जरुरत हुन्छ साग सब्जीको लागि भनेर पाल्नै पनि पर्छ गहुँतकै लागि भए पनि पाल्नै पर्छ तर जन हुनेहरूले त अब पालेका छन् सक्नेहरूले हाम्रो त अब पालेर के गर्नु गाई वस्तु पाले पछि स्याहार पुर्याउनु पऱ्यो त्यसलाई घाँस दाना पुर्याउनु पऱ्यो अनि जन नभएको कारणले गर्दाखेरि अब घरमा पाल्न सकिँदैन कसैकोतिर अब पाल्नेहरूलाई दिन्छौँ तिन चार वर्ष भयो पनि देउसी खेलिराखेको छ गाईहरू अनि आफूले खाने बेलामा घिउ पनि किन्नै पऱ्यो दुध पनि किनेरै खानु पऱ्यो गाई गोरुको बारेमा चाहिँ कुखुराको वा कुखुरा त्यही हो देसन आइहाल्छ एक वर्षमा दुई खेप जस्तो देसन पसे पछि गाउँ रित्याइदिन्छ खोरै रित्याइदिन्छ गाई गाई गोरुको बे आउँछ खोरेत आउँछ वर्षमा एक खेप दुई खेप मुखमा मलो निस्कन्छ बाख्राको त्यही हो प्यारालाइज्ड हुन्छ प्रायः बाख्राहरू के के भिटामिन तिनीहरूलाई कमी हुन्छ त्यही हो बाख्राहरू कोही गाबिनो भएको बाख्राहरू महिनै नपुगी ब्याइदिन्छ एक वर्षमा त ब्याउने बाख्राले पनि तिन महिनामै पाठा तुहाइदिन्छ अनि त्यसरी त्यता पनि लसै पर्छ अब पाल्नै पऱ्यो बसिसके पछि मान्छे गाई बाख्रा मलकै लागि भए पनि त्यस्तै छ गाई वस्तुबाट पनि कमाइ राम्रो हुँदैन कति त्यही गाई बाख्रामै निस् ध्यान गर्नै लागि गर्नेको राम्रै हुन्छ बिहान बेलुका दाना पानी अनि चराएर टाइममा ल्याउने मान्छे एउटा फाल्तु मान्छे हुनु पर्छ गाई गोरुको लागि अब एउटै मान्छेले सबै थोक पाल्न चाहिँ मिल्दैन सकिँदैन स्याहार पुग्दैन त्यस्तै छ बगानको ठाउँमा चराउने ठाउँ हुँदैन दबाई बगानमा चियापत्तीको लागि कोही बेला झार मर्ने जङ्गल आउने दबाई झार मर्ने दबाई लगाइदिन्छ जङ्गल मार्ने कोही पत्ती पलाउने दबाई लगाइदिन्छ कसैको अब त्यसको ग्यास आ गाउँ बिचमा आउँछ जता सुकैको घाँसहरू काट्न त्यति बेला मिल्दैन दबाईको ग्यास उयोहरू बसेको हुन्छ नजिकमै पालेको कसैको घर छेउ छाउकै सुँगुरकै खोरमा बच्चाहरू दबाईको ग्यासले मरे कतिजनाको बगान गाउँको नजिकै भएर दबाईको ग्यासहरू घरमा आउँछ कतिवटा घरमा पालेको वस्तुहरूमा पनि इफेक्ट पर्छ पाऱ्यो पनि अनि बगानको नजिकमा जगा छैन दिन चौकीदार बसेको हुन्छ बगानमा चराउनु पाइँदैन लुकिछिपी चराउँदा पनि अहिले बगानमा चितुवा पसेको छ बाख्रा खसी त्यतै मारी दिँदैछ मान्छेलाई कोही बेला त्राही हुन्छ एक्लै दुक्लै हिँड्नु बगानको ठाउँ भनेर पनि सजिलो त्यस्तो छैन यहाँ